हामीले बनाउने धार्मिक चाड तिहार हो हामी तिहारको दिन घरमा साफ सफाइ गर्छ बिहानदेखि बेलुकासम्म सजाउनुको लागि के के नाना प्रकारको सामाग्रीहरू लिएर आउँछ बेलुका भए पछि हामी लक्ष्मीपूजा लक्ष्मी माताको पूजा गर्छ सँगसँगै हामी फल फ्रुटहरू ल्याएर प्रसादहरू ल्याएर माताजीलाई लक्ष्मी मातालाई चढाउँछ पण्डितजीलाई बोलाउँछ एक डेढ घन्टा हाम्रो पूजा चल्छ पूजापश्चात हामी दियो बाल्छ दियो बालेर अलिअलि पटेका पड्काउँछ सँगसँगै नयाँ लुगा लाएर हामी एकअर्कालाई दिवालीको शुभकामना आशीर्वाद सानोलाई आशीर्वाद दिन्छ यो सब गरेर हामीलाई एकदम लक्ष्मी माताको आशीर्वाद पाउँछ सँगसँगै हामी लाइटहरू लगाएर घरलाई एकदम सजाएर एकदमै शान्तिको लक्ष्मीजीको आवोस् भनेर हामी गीत सङ्गीतहरू बजाउँछ सब बहुत कुछ छ हामी सजावटहरूको लागि कहाँ कहाँबाट के के चिज लिएर आएर हामी सजाउँछ गर्छ यसले गर्दा हाम्रो धार्मिक चाड जुन दिवाली तिहार हामी मनाउँछ वर्षमा एकपल्ट आउँछ यसलाई एकदम खुसी पाराले हामी बनाउँछ